मैले एउटा कुर्ती अनलाइनबाट मँगाएको थिएँ मिसोबाट र त्यसको मिसोमा जस्तो देखाएको थियो साइटमा त्यस्तै मैले पाएँ र मलाई खुसी लाग्यो अनि त्यसको फेब्रिक र प्रिन्टहरू पनि एकदमै राम्रो थियो अनि त्यसको क्वालिटी पनि एकदमै मनपऱ्यो अनि त्यसपछि त्यसको जुन कपडाको क्वालिटी र त्यसको डिजाइनहरू पनि एकदमै राम्रो थियो जस्तो प्रकारले त्यहाँनेर साइटमा देखाएको थियो त्यस्तै प्रकारको थियो र त्योबाट चाहिँ म चाहिँ सन्तुष्ट छु र